हेलो दादा म एल्ड्रिना बोलेको कि तपाईँलाई अस्ति मैले गाडी रिजर्भ भन्नलाई दार्जिलिङ घुम्नलाई भनेको थिएँ नि तर हामी गयौँ तर मलाई पैसा चाहिँ तिन हजार माग्दैछ कि त्यता तिर तिन हजार चाहिँ मा माग्नुहुँदैछ म म इच्छुकै छुइनँ त्यत्रो पैसा दिनुको लागि चाहिँ होइन सम्झाइदिनुहोस् न है त्यति अलिक कम गरिदिनुहोस् भनेर भनिदिनुहोस् न है